हाम्रो पश्चिम बङ्गालमा पश्चिम बङ्गालमा प्रत्येक एक ग प्रत्येक गभर्नमेन्ट स्कुलमा मिडडे मिल मिडडे मिल मिडडे मिल पाउने गर्छन् र डे वाइज सधैँ खाना चेन्ज हुन्छ मनडे मनडे जस्तै दाल भात अनि सब्जी अन्त ट्युसडे डे वाइज डे हाम्रो मिडडे मिलमा खाना चेन्ज हुन्छ अनि फ्रुट अथवा मिल्क मतलब दुध आदि थुप्रै थुप्रै खानपानहरू दिन्छ जसले चाहिँ स्टुडेन्ट स्टुडेन्टमा पोस्ट पौष्टिक खाद्यहरू पाउने गर गर्छन् र मिडडे मिलको साथै साथ शिक्षाश्री महिना म मन्थली मन्थली शिक्षाश्री अन्त कन्याश्री एटिन प्लस भइसकेपछि हामी गभर्मेन्टबाट ट्वेन्टी फाइभ थाउजन्ड कन्याश्री पनि पाउँछन् स